यता हाम्रो क्षेत्रमा चाहिँ दसैँ दसैँको समयमा फुलपातीको फुलपातीको दिन चाहिँ शोभा यात्रा निक्लिने गर्छ है अब जसमा चाहिँ धेरै नै अब संस्कृतिका मानिसहरू धेरै नै जातपातका मानिसहरू आआफ्नो वेशभुषा लगाएर यात्रामा सामेल हुने गर्छ जसमा अब सबैजना आआफ्नो सांस्कृतिक वेशभुषामा आआफ्नो सांस्कृतिक गीतहरू गाउँदै नाचिरहेका हुन्थे त्यहाँ सानोमा देख्न पाउँथ्यो लाखेहरू सिङ्गेहरू नाचिरहेका धेरै नै भव्य रूपमा धेरै नै भव्य दृश्य देखिन्थ्यो अनि धेरै नै आनन्द रमाइलो आउँथ्यो